आफ्नो परिवारले रुचाएको खानाहरू चाहिँ के भन्दा ज्यादा चाहिँ दालको दाल हुन्छ अरू भन्दा पनि दालमा अरू के मरमसाला हालिँदैन दालमा चाहिँ के विशेष हाल्छ भनेदेखि लसुन हाल्छ लसुन अदुवा हालेर बनाएको टेस्टी खाना चाहिँ सबै मेरो परिवारले मनपराउने गर्छन् त्यो खानाहरू रु रुचाउने गर्छन् अनि अरू मरमसाला हालेको चिजबिचहरू जस्तोमा चिकन पकाउँदाखेरि बेसन बेसन हालेर कर्नफ्लावर हालेर मिलाएर बनाएको भाजी गरेको चिकन चाहिँ साह्रै मनपराउँछ सु एकदम मरमसाला नहालिकन फ्राई गरेको मात्रै मनपराउँछ अरू भन्दा खिरहरू पनि मनपराउँछ परिवारहरूले अन्त ज्यादै अरू यस्तो खाना पकाउनु भन्छन् कि हाम्रा नानीहरूले हाम्रो छोरा बुहारीहरूले यस्तो खाना पकाउनुको लागि चाहिँ आमाले एकदमै राम्रो पकाउने गर्छन् राम्रो राम्रो खानाहरू पकाउँछ भनेर अति नै खुसी भएर खानु खान्छन् अरूभन्दाखेरि खानाहरूमा चाहिँ सागपात अहिले हरियोपरियो सागको सब्जी पनि एकदमै टेस्टी हुन्छ मलाई मनपर्ने यो परिवारले मनपर्ने सागहरू अरू के रे आलुमा पनि आलुमा पनि आलुदमहरू बनाएको आलुदम पनि टेस्टी नै बनाएर हामी खान्छौँ यो आलुहरू जस्तोमा आलुमा झोल हालेर पनि हुन्छ आलु फ्राई गरेर पनि हुन्छ आलुदम बनाएर खाँदा पनि हुन्छ न्युट्रेलामा फ्राई गरेर खाँदा पनि हुन्छ यो खानाहरू एकदमै टेस्टी हुन्छ फ्राई गरेर मरमसला हालेर बनाएको खानाहरू चाहिँ एकदमै रुचेर खान सक्छन् नानी अरूहरूले कस्ता खान्छन् हामीहरू चाहिँ यस्तै भेजहरू खानाहरू फ्राई गरेको जिनिसहरू एकदमै खाना रुचाउँछन् हाम्रा परिवारले